ल यो मेरो चुनौती भन्नुको उयो चाहिँ यही छ कि मेरो यो पहिला म राम्रै थिएँ काम गरिहिँडी यता त्यता राम्रै काम गरिरहेकै थिएँ बादमा मलाई गएर यस्तो खालको उयो आयो कि आपत्ति आयो जसले गर्दाखेरि मेरो खुट्टा खुट्टाको बिमारले गर्दाखेरि म धेरै सङ्घर्ष गर्नुपर्यो त्यसले गर्दाखेरि बादमा म आफूले बैसाखी लगाएर हिँड्नेसम्म भएँ अहिले आएर धेरै त्यसको उपलब्धिहरू भइरहेको छ अहिले धेरै डक्टर दबाईपानी गरेको बादमा अहिले धेरै नै राम्रो भएर अलिक म बैसाखी बेगर यतात्यता चल्नु हिँड्नसक्ने भएर हिँड्दैछु र मेरो यो सबैभन्दा जीवनकालमा चाहिँ सबैभन्दा सङ्घर्षको कुरो चाहिँ यही ठुलो मलाई लाग्छ र अहिलेघरि धेरै राम्रो भएर दबाईपानी गरेर धेरै डक्टरहरू देखाएर उपचारहरू गरेर अहिले चाहिँ म बैसाखी बेगर अहिले यतात्यता हिँड्डुल गर्नसक्छु र यही नै म धेरै नै उपलब्धि भएको जस्तो लाग्छ मलाई